दार्जिलिङ जिल्लामा परक पर्ने वा उपकार गर्ने केही स्थानीय परोपकारी संस्थाहरू धेरै छन् जस्तै मार्ग रोटरी क्लब हु केयर्स रेड क्रस मिरिक नागरिक सेवा समिति फर सेभ आदि जसले विभिन्न सामाजिक समस्याको विषयहरूलाई लिएर काम गरेका छन् जस्तै परिवर्तन ह्युमन ट्राफिकिङ स्वास्थ्य सेवा चाइल्ड लेबर हुन् हाम्रो नजिकैको टिभी टावरको छेउमा शिशु आश्रम छ जसलाई मदर टेरेसा फाउन्डेसनले चलाउँछन् अनि वृद्ध आश्रम चाहिँ खरसाङको रोहिणी र सेन्ट मेरिजको कलतिरैमा अवस्थित छ

मैले घरबारविहीन परिवारको बढ्दो सङ्ख्या देखेको छु हाम्रो जिल्लामा धेरै घरबारविहीन परिवारहरू छन्